जस्तै अब हामी एउटा नेपाली हो होइन अब नेपाली भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ अब नेपाली बोल्छौँ होइन हामी नेपाली अब किन बोलेको भन्दाखेरि अब हाम्रो नै मातृभाषाहरू जुन चाहिँ हाम्रो जुन चाहिँ आइडेन्टिटी नै हाम्रो नेपाली हो हो त्यसै कारणले गर्दा हामी नेपालीले नेपाली हौँ र अब हाम्रै भाषाले गर्दा नै हामी नेपाली हौँ भन्ने चिनिन्छ हो त्यसरी नै धेरै प्रकारको जातिहरूले पनि यो नेपाली भाषा प्रयोग गर्छ तर उनीहरूको आफ्नो आफ्नो भाषा छ अब त्यसरी नै अब उनीहरूको आफ्नो आफ्नो भाषा छ त्यसरी नै गर्दा हाम्रो पनि नेपाली बोल्दै नेपाली भाषाले जुन